एज कम्पेयर टु प्रिभियस लाइफस्टाइल अफ् इन्डिया अहिले चाहिँ इन्डियामा चाहिँ भनौँ भने चाहिँ अब एकदमै सर्ट टर्ममा अब एउटा अब सर्ट पिरियडभित्र पैसा कमाउनको लागि चाहिँ धेरैजना अब हामी जस्तो युथहरू चाहिँ इन्डियामा नबसेर चाहिँ प्लस टु गर्यो अन्त भिजा बनायो अन्त प्रायः चाहिँ अब्रोड जान्छ तपाईँले अब कतिजनाको जो भिजाहरू लाग्दैन उनीहरूले चाहिँ अब प्लस टु गरेर चाहिँ अब सेल्सपर्सनहरू भएको छ दार्जिलिङमा पनि धेरैजना मान्छेहरू ज जसमा चाहिँ तपाईँले भेट्न सक्नुहुन्छ कि ग्रेजुवेट गरेर पनि सेल्सपर्सन भएको किनभने अब पहिलाको भन्दा चाहिँ एकदमै कम्पिटिसन लेभेल हाई छ तपाईँ आफ्नै घरमा पनि ओपोनेन्टहरू धेरै भेट्न सक्नुहुन्छ तर अब तपाईँको आफ्नै फ्रेन्ड सर्कल भयो तपाईँ सिवलिङ्स आफ्नो कजन उनीहरूकोमा पनि अब फेरि अहिले पहिलाको भन्दा चाहिँ अब एजुकेसन लेभल अलिक हाइ हुँदैगएको छ त्यही कारणले अब पढ्ने पढ्ने चाहिँ अब तपाईँले अब फर्दर स्टडी गर्ने हायर स्टडी गर्ने चाहिँ एकदमै कम्ती भेट्न सक्नुहुन्छ किनभने अब मान्छेको अहिलेको थिङ्किङ चाहिँ के छ भने अब कम्पिटिसन लेभल हाइ छ अब त्यही माथि अब वेस्ट बङ्गाल अब आइ बिलङ टु वेस्ट बङ्गाल होइन अनि वेस्ट बङ्गालमा चाहिँ के छ भने अब धेरै अब अब युथहरू चाहिँ अब सफर गरिरहेको छ अब आफ्नो स्टेबिलिटीको लागि चाहिँ अन्त त्योको लागि चाहिँ ऊ तिनीहरूले चाहिँ के गर्छ भने चाहिँ अब प्लस टु गर्यो अनि पढ्ने धेरै कम्ती भेट्छ तपाईँ अब ग्रेजुएसन गर्ने अनि मास्टर्स गर्ने ग्रेजुएसन गरेर पनि काम नपाएको हुन्छ नि अब त्यसले गर्दा अब चाहिँ तिनीहरूले अब भिजा बनायो अब्रोड गयो अब दुई वर्ष जस्तो काम गर्यो आयो बस्यो त्यहाँदेखि आफ्नो आफ्नो सानसानो दोकानहरू गाउँतिरै खोल्छ अनि अब पहिलाको भन्दा चाहिँ अब अहिले कम्पिटिसन पनि एकदमै म्याक्सिमम हाई लेभलमा बढेर गएको छ अब कति पढेर पनि अब काम नपाएको तपाईँले देख्न सक्नुहुन्छ होइन अनि त्यही भएर चाहिँ मान्छेहरूले फेरि अहिले चाहिँ लकडाउन आफ्टर लकडाउन चाहिँ के भयो भन्दा चाहिँ लकडाउनको डेजको स्टार्ट भएको कि अब युट्युबहरू भयो अब मान्छे अब त्यो लोनलिनेसले हिट गरेर पनि प्लस अब त्यो कोभिडको टाइममा अब इन्टरेक्सन एकदमै कम्ती थियो अब मान्छेहरूसँग भेटघाट हुन एकदमै अब मुस्किल थियो त्यसले गर्दा चाहिँ अब कतिजना चाहिँ अब युट्युबमा डुब्यो होइन युट्युबमा अब आफ्नो भिडियोजहरू बनाउँदै पोस्ट गर्ने मुकबाङहरू गर्ने अनि अब पहिला त त्यस्तो थिएन अब कोभिडको टाइममा त तर अहिले चाहिँ अब के हुँदैछ भने अब मोटो ब्लग्सहरू बनाउँछ कति ब्लगर्सहरू भएको छ सानसानो भाइ बहिनीहरू ब्लगर्स भएको छ अनि उनीहरूले चाहिँ अब ब्लग बनाउँदै अपलोड गर्दै अब त्यो भ्युजको अब जति भ्युज आयो त्यति अब पैसा आउँछ त्यसको लागि चाहिँ अब कतिजना चाहिँ अब ब्लगर्स भएको छ कति चाहिँ अब इन्टर्टेनमेन्ट परपोजको लागि चाहिँ अब कन्टेन्ट क्रिएटर भएको छ तर दार्जिलिङमा चाहिँ इन्टर्टेनमेन्ट त्यो कन्टेन्ट चाहिँ एकदमै कम्ती हुन्छ तर ब्लगर्स चाहिँ पुरा बेसी हुन्छ अब तपाईँ त्यहाँ चौरास्तामा जानुभयो भने अब मसिनोहरू आउँछ अनि आउँदै तपाईँलाई के के अब उहिले उहिलेको क्वेसन फनी क्वेसन्स अब तपाईँको त्यो अब हुन्छ नि अब त्यो लुगाको प्राइसहरू अब त्यस्तोहरू सोध्ने अब कति कतिको लाउनुहुन्छ त्यस्तोहरू सोध्दै अब क्वेसनहरू धेरै के के क्वेसनहरू सोध्छ अन्त नेपाली हो उसमा पनि धेरैवटा क्वेसनहरू सोध्छ अन्त त्यही हो